हलो दर्शन पाथिभराको ड्राइभर हो तपाईँ नर्बु दादा तपाईँ कति बेला आइपुग्नु हुन्छ म यहाँ गाडीधुरामा तपाईँलाई पर्खिरहेको छु आधी घन्टा जस्तो भइसक्यो तपाईँलाई पर्खेको र तपाईँ कति बेलातिर त्यहाँबाट हिँड्नुहुन्छ र कति बेला चाहिँ आइपुग्नु हुन्छ कति बेला आइपुग्नु हुन्छ तपाईँ त्यो मलाई भनिदिनु होस् म किनभने लामो बेरसम्म तपाईँलाई पर्खिरहेको छु यहाँनिर